गुड आफ्टर नुन भन न के थियो भन न अब त्यो त के हो भन्दाखेरि स्ट्रिमहरू त अब धेरै छ आर्ट्स साइन्स कमर्स अनि यो जबको ग्यारेन्टी भन्दा चाहिँ अब तिमी चाहिँ त्यो फिल्डमा चाहिँ एकदमै राम्रो हुनु पर्यो नि त होइन अब तिमीले अब कमर्स गरेको छौ भने कमर्स गर्छौ भने कमर्समा धेरै छ अब जस्तै तिमीले चार्टर एकाउन्टेन्ट गर्न सक्छौ अब ब्याङ्कतिर काम गर्न सक्छौ ब्याङ्कको लागि सजिलो हुन्छ हो अनि तिमीलाई मन पर्ने काम अनुसार हुन्छ नि त अब जस्तै तिमीले साइन्सहरू लिएर पढ्यौ भने तिमीले अब डाक्टरको इक्जामहरू बस्न सक्छौ इन्जिनियरिङ कलेजहरूतिर तिमी जानु सक्छौ त्यहाँबाट पनि अब इन्जिनियर गरेर अब तिमीले त्यो फिल्डमा पनि एकदमै राम्रो गर्न सक्छौ अब आर्ट्स लिएर पढ्यौ भने पनि अब तिमीले टिचर हुने लिन सक्छौ अब तिमीले अब त्यतै सिभिल सर्भेन्टहरूतिर जोइन गर्न सक्छौ र तिमीलाई कुन चाहिँ फिल्ड चाहिँ तिमीलाई फिल्ड कुन चाहिँ फिल्ड चाहिँ अब राम्रो लाग्छ भन त कुन चाहिँ फिल्डमा चाहिँ जाने हो सिभिल सर्भेन्टमा जाने कि तिमी डाक्टर इन्जिनियर हुने कि ब्याङ्कमा जाने कि कुन चाहिँ फिल्ड चाहिँ तिमीलाई राम्रो लाग्छ टिचरै बेस्ट लाग्छ भने अब हुन त अब साइन्स र कमर्स लिएर पनि पढ्दाखेरि पनि अब तिमीले टिचिङमा टिचिङ प्रोफेसन चुज गर्न सक्छौ तर अब मेरो हेराइमा चाहिँ त्यो दुइवटा चाहिँ अब इन्जिनियर र अब ब्याङ्कमै काम गर्दा राम्रो हुन्छ र तिमीले आर्ट्स लिएर पढ्यौ भने चाहिँ अब यसमा आर्ट्समा पनि धेरै सब्जेक्टहरू छ अब हाम्रै यहाँ दार्जिलिङकै कुरा गरौँ भने पनि अब नेपाली इङ्ग्लिस होइन र हिस्ट्री जियोग्राफी पोलिटिकल साइन्स अनि यस्ता अन्य धेरै विषयहरू छ तर तिमीले अब अहिले चाहिँ यसो मलाई हेर्दाखेरि चाहिँ तिमीले जियोग्राफीहरू लिएर पढेको चाहिँ एकदमै राम्रो लाग्छ किनभने अब जियोग्राफीमा गर्नेहरू पनि कम्ती नै हुन्छ प्रायः मैले देखेको विद्यार्थीहरू पनि कम्ती नै हुन्छ र तिमीले त्यो सब्जेक्ट त्यो विषय लिएर जियोग्राफी विषय लिएर पढ्यौँ भने चाहिँ तिमीलाई एकदमै राम्रो हुन्छ र तिमीले टिचिङ प्रोफेसनमा पनि छिटै काम पाउन पनि सक्छौ भन्ने चाहिँ मलाई लाग्छ हुन्छ हुन्छ अब तिमीलाई यस्तो पर्यो भने कल गर न अब मेरो काम नै त त्यही हो बुझाइदिने नानीहरूलाई नानीहरूको भविष्यको बारेमा एकदमै करियर गाइडेन्स एकदमै राम्रो दिने मेरो काम नै त त्यही हो जतिखेर पनि यहाँ तिमीले सोद्धा हुन्छ नि ल ल ल हुन्छ हुन्छ नानी ल राखेँ ल ल